हेलो ए सर ठिकै हुनु हुन्छ ए हजुर म पनि अनि त्यो पिकनिकको चाहिँ के भयो हौ हजुर जानु हुन्छ तपाईँ हजुर ए हजुर फेरि त्यहाँ त टाढो टाढो हो फेरि त्यहाँनेर फेरि गरम पनि हो है सर ए हजुर मजा आउँछ नि हजुर अन्त फेरि होटेलहरूको एरेन्जमेन्ट गर्नु पर्छ होला किनभने अब टाढो हो एक दिनमै आएर त गएर आउनु त भ्याउँदैन होल्ड गर्नै पर्यो त्यहाँनेर

ए हजुर त्यो होइन त्यो त ग्रुपमा भनिरहेको थियो सबैले थाहा त पायो होला अब को जाने र नजाने त्यो चाहिँ सोध्नु पर्छ हो अन्त त्यो होटेलहरूको एरेन्जमेन्ट चाहिँ तपाईँहरूले गर्नु होस् अब कता राम्रो होटेलहरू छ हो अन्त खानाहरू बोक्नेहरू चाहिँ हामी सल्लाह गरौँ न है के बोक्नु हुने हौ तपाईँहरूले हुन्छ मिठो मिठो बोक्नु होस् है हजुर अन्त अरू साथीहरू चाहिँ को कसलाई भन्नु भयो हौ तपाईँहरूको तपाईँको तपाईँको ऊ यसको चाहिँ ग्रुपको चाहिँ हजुर ए हजुर हजुर एक पल्ट मिटिङ फिक्स गरौँ न है अब अफिसमा त हामीले त्यो काम गरेकोले त्यो बेसी टाइम नै पाउँदैन अन्त आफ्टर अफिस अनि काम साम सकेर सबैजना सकेर भेला भएर क्यान्टिनमा बातचित गरौँ न है हुन्छ हजुर हुन्छ हुन्छ सर नभए हुन्छ सर नभए राखेँ बात मार्दै गरौँ न भेटौँ न क्यन्टिनमा है सर हुन्छ हुन्छ राखेँ सर